हेलो हजुर पायल दोकान हो ए म क्या अस्ती भखर त्यहाँ सामान लिनु आएको थिएँ नि लुना पानीका तपाईँकोबाट मैले के के सामान ल्याएको थिएँ तपाईँको दोकानबाट खै यहाँ फिटिङ गरेको त फिटिङ गरेको त राम्रो चलेकै छैन त न फ्यान चलेको छ राम्ररी हजुर यहाँ फुलबारी तपाईँको दोकानबाट झन् त्यति राम्रो सामान हुन्छ भनेर ल्याएको खै फ्यान ल्याएँ त्यहीबाट टिभी पनि ल्याएँ होइन

अन्त टिभी पनि राम्रो जो उयो चलेकै छैन फ्यान पनि राम्रो चलेको छैन खै के गरेर लाइदिनु भयो कि बिग्रेकै दिनु भयो कि हजुर अस्ती हौ आइतबार होइन अर्को दिन त जोड्नु बोलाएको त हजुर घरमै थिएँ घरमै थिएँ म राम्रो त राम्रै थियो तर अहिले फिटिङ गरेर राम्रो चलेकै छैन खै तिनीहरूले नाजानेको हो कि जोड्नेले खै कुनि बा तपाईँले नै बिग्रेको सामान पठाइ दिनु भयो कि मलाई हुन्छ पठाइ दिनुहोस् न एकपल्ट चेक गर्नुलाई